अब यो खेलकुदले चाहिँ अब हाम्रो स्पोर्ट्स हाम्रो लाइफलाई चाहिँ कसरी चाहिँ अब हेल्दी बनाउँछ कसरी मेन्टेन गर्छ भन्दाखरि चाहिँ अब अब हामी बिहान उठेर अब एकदम खेल्नुहरू गयो भने बिहानको हावा खानु भन्छ बिहानको हावाहरू खायो भने एकदम फ्रेस हुन्छ अलिकति फ्रेस बडी फिल हुन्छ अनि खेलकुद गऱ्यो भने त्यहाँदेखि आयो हल्का स्वेटहरू निस्किन्छ त्यहाँदेखि वेटहरू लसेस वेटहरू लस हुन्छ त्यहाँदेखि हाम्रो हेल्दी लाइफ हुन्छ खानाहरू रुचाउँछ टाइममा अनि टाइम टाइममा अब हामी फेरि बेलुका खेल्यो भने टाइममा निन्द्रा लाग्छ टाइममा टाइममा निन्द्रा लाग्यो भने एकदम अब हामीलाई अब स्लिप पनि एकदम डिप स्लिप पनि अब हामीलाई चाहिँ एकदम जरुरी छ जरुरी चाहिँ किन छ भन्दाखेरि चाहिँ अब हाम्रो मेन्टली पनि फिट हुन्छ हामी अब हामीले रामरी सुत्यो भने मेन्टली फिट हुन्छ अनि फिजिकल्ली त त्यसै पनि फिट हुन्छ एकदम स्लिपिङ पनि एकदम इम्पोर्टेन्ट छ अब स्पोर्टस पनि खेलकुद पनि एकदमै इम्पोर्टेन्ट

अनि ज्यादा पनि राम्रो होइन तर ठिक ठिकैको गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ आफ्नो स्वास्थ्यको लागि चाहिँ अरू के हेल्प हुन्छ भन्दाखेरि चाहिँ अब स्पोर्टस स्पोर्टसमेनसिपहरू सिक्छ

बडी वेट लसहरू त हुन्छ जहाँ हामी यहाँ मेन्टली अनि फिजिकल्ली फिट हुन्छ फिजिकल्ली त्यसरी फिट हुन्छ र अब मेन्टली चाहिँ कसरी फिट हुन्छ भन्दाखेरि अब हामी टक्कै खेलकुद गरेर आउँछ अब हामी टक्कै बेलुका खानासाना मज्जाले खायो त्यहाँदेखि सुत्छ त्यहाँदेखि फेरि बिहान छिटो उठिन्छ हो त्यही हो हो त्यही भएर चाहिँ इम्पोर्टेन्ट छ खेलकुद पनि हाम्रो लाइफमा चाहिँ खेलकुद गर्नु पनि